मेरो पुरानो डान्समा चाहिँ मलाई त्यस्तो डान्सै गर्न आउँदैनथ्यो सानोमा म खालि अलिअलि कम्मरहरू मात्र हल्लाउँथेँ मैले चाहिँ डान्स चाहिँ खालि उयो टिभीतिर देखेर टिभी फोन युट्युबहरूतिर चाहिँ देखेर चाहिँ मैले डान्स स्टार्ट गरेको हो पहिला चाहिँ म त्यस्तो राम्रो पनि डान्स गर्दिनथेँ मलाई पहिला कम्मर पनि हल्लाउन आउँदैनथ्यो अलिअलि डान्स गर्थेँ अनि अनि अहिले चाहिँ अहिले चाहिँ मलाई चाहिँ मा पनि राम्रो डान्स गर्नु आउँछ अनि अहिले चाहिँ म डान्स क्लास पनि जोइन गरेको अनि अहिले चाहिँ राम्रो डान्सहरू गर्छु पहिलाको भन्दा चाहिँ बहुत राम्रो डान्स गर्छु पहिला चाहिँ अलिकति कम्मरहरू पनि हल्लाउनु आउँदैनथ्यो केही पनि गर्नु आउँदैनथ्यो अहिले चाहिँ राम्ररी डान्सहरू गर्न आउँछ तर अहिले पनि म आफूमाथि चेन्जेस ल्याउँदैछु डान्समा आफू डान्समाथि चाहिँ चेन्जेसलाई ल्याउँ ल्याउँदैछु कि योभन्दा पनि अझै राम्रो छ डान्स राम्रो गरौँ अनि म पनि रियालिटी सोहरूतिर तिर जाऊँ भनेर म चाहिँ रियालिटी सोहरूको अडिसनहरू पनि दिँदैछु किनकि अहिले अलिकति मेरो डान्स इम्प्रुभ भएको छ नि त पहिलाको भन्दा पहिला चाहिँ त्यस्तो राम्रो डान्स थिएन तर अहिले चाहिँ राम्रो इम्प्रुभ इम्प्रुभ भ भएको छ भएको छ अनि मलाई चाहिँ डान्सहरू चाहिँ सानैदेखि चाहिँ गर्ने गर् सानोमा चाहिँ मलाई होइन म मैले टिभी फोनहरू हरूतिर हरूलाई देखेर चाहिँ मैले आफ्नो डान्स स्टार्ट गरेको थिएँ उनीहरू पनि पहिला त्यस्तो राम्रो डान्स गर्दैनथ्यो अलिअलि राम्रो राम्रो राम्रो गरेर चाहिँ यिनीहरू त्यहाँसम्म पुगेको हो अनि म पनि चाहन्छु कि म पनि अलिअलि आफूलाई इम्प्रुभ गर्दै इम्प्रुभ गर्दै म पनि त्यो एउटा ठुलो स्टेजसम्म पुगौँ डान्स गर्नुको लागि डान्स चाहिँ मलाई सानैदेखि नै साह्रैभन्दा पनि साह्रै मनपर्छ अहिले चाहिँ राम्रो गर्न भनेपछि राम्रो इम्प्रुभ हुँदैछ अहिले म स्ट्रेचिङहरू पनि गर्नु सिक्दैछु अनि अहिले चाहिँ मेरो डान्स पुरा इम्प्रुभ हुँदैछ अनि मलाई चाहिँ पुरा खुसी लाग्छ कि पहिलाको भन्दा म यस्तो राम्रो डान्स यस्तो राम्रो डान्स गर्दै गर्दैछु भनेर मे मेरो मम्मी बाबाहरूलाई पनि पुरा खुसी लाग्छ कि कि म पहिलाको भन्दा राम्रो डान्स गर्छु भनेर अनि गाउँहरूतिर सानसानो प्रोग्रामहरू राखेर चाहिँ मलाई बोलाउनु हुन्छ डान्सको लागि डान्सको लागि बोलाउनु हुन्छ गाउँहरूतिर चाहिँ सानसानो प्रोग्रामहरू राखेर अनि म जान्छु कत्तिवटा पहिला चाहिँ म त्यही हो गाउँको ज् प्रोग्रामहरूतिर डान्स गर्दाखेरि म केही ट्रफीहरू पनि पाउनन्थेँ अहिले चाहिँ मलाई घरमै आएर बोलाउनुहुन्छ अनि मैले कत्तिवटा ट्रफीहरू पनि जितेको छु डान्समा डान्स गरेर अनि मलाई पुरा लाग्छ अनि घरमा मेरो पाँच छवटा भइसक्यो ट्रफीहरू डान्समा गाउँको डान्समा जितेको अनि डान्स क्लासबाट पनि मैले कत्ति ट्रफीहरू जितेको छु